मेरो फे मेरो मन पसन्द राइटर्स चाहिँ सरोजनी नायडू हो सर सरोजनी नायडू हैदराबाद हैदराबाद हैदराबादमा जन्मिनुभएको थियो थर्टिन फेब्रुअरी एट्टिन सेभेन्टी नाइन ऊ चाहिँ मतलब बङ्गाली फ्यामिलीमा जन्मेको थियो उसको प्या सरोजनी नायडूको प्यारेन्ट्स मतलब फ्यामिली पुरा एक्सपी मतलब एक्सिरेन्स भ्याल्यू प्रोग्रेसिव थियो उसको मतलब उसको थट्सहरू आफ्नो कन्ट्रीको लागि लागि एकदम राम्रो थियो अनि मतलब सरोजनी नायडू फेमस राइटर थिए फे र फेमस राइटर थियो अन्त उसको उसको थुप्रो पोइमहरू फेमस भएको थियो द बेङ्गल सेलर्स अनि अझै थुप्रै पोइम्सहरू उसको फेमस भएको थियो सरोजनी नायडू आफ्नो कामको लागि फेमस थियो अन्त सरोजनी नायडू पोलिटिकल एक्टिभिस्ट फेमिनिस्ट पोइट एन्ड अनि अनि इन्डियन